हजुर हजुर हो त भन्नुहोस् न हजुर हजुर हजुर भन्नुहोस् न हजुर ए हजुर ए हजुर ए हजुर अब हेर्नुहोस् भाइ अब दार्जिलिङको त्यो देखीरहनु पनि भएको छ अस्ती आउनुभयो भने सिचुएसन कस्तो छ जग्गा कस्तो छ है अब एकदम म्यानेज गर्दा पनि त्यस्तो म्यानेजेबल हुँदैन अब म जग्गा छ छैन चाहिँ भन्नु सक्दिनँ त्यो चाहिँ अब त्यो त्यो दिन हेरेर डिपेन्ड गर्छ है कोही बेला गाडी बेसी मात्रमा आउँछ कोही बेला कम्ती मात्रमा मोटर स्ट्यान्डतिर पनि अहिले चाहिँ अब गाडी चाहिँ अब हामीले एकदमै उइस गर्दा पनि है गाडी एकदम बेसी भएको छ है दार्जिलिङमा त्यही त सानो ठाउँ त्यही माथि जतासुकै पार्किङ गरिदिएर एकदम समस्या चाहिँ छ ट्रफिकतिर त यस्तो हो खासमा चाहिँ अब अलिक ड्राइभरहरूले पनि कोप्रेट नगरेको जहाँ पायो त्यहीँ पार्किङ गरिदिन्छ जहाँ पायो त्यहीँ समान झारिदिन्छ अनि त्यसले गर्दा जाम भएको भएकै हुन्छ त्यो स्ट्यान्डसम्म नै जाम हुन्छ हामीले जति नै म्यानेज गर्दा पनि म्यानेज गरी सकेकै छैन झन् अहिले त त्यो उयस भएर एकदम टुरिस्टहरू बेसी आउँदा त झन् एकदमै यहाँ त उयस नै हुँदैन दिनभरी जाम नखोलिने आवस्था हुन्छ डिपार्टमेन्टले पुरै काम गर्दा पनि यहाँ चाहिँ अब त्यो चाहिँ ड्राइभरहरूले पनि कोप्रेट गर्नुपर्ने हो नि त आउनु त सक्नुहुन्छ आउनु नआउनु भनेको त होइन आउनु सक्नुहुन्छ तर अब पार्किङमा प्रब्लम चाहिँ हुन सक्छ त्यो चाहिँ म इन्मफर्म गर्छु अहिले नै ए हस् हस् हुन्छ हस् हुन्छ